हेलो हेलो नानी हेलो नमस्ते नानी ठिकै छ कहाँ छ अहिले कलिम्पोङमै छ ए अन्त त नानी कुन चाहिँ स्कुल पो तपाईँ त ए सन्त फिलोमिना हो त्यही त म पनि हाम्रो मेरो छोरीलाई त्यहीँ लगाउँ भनेर कि नानी के कस्तो रहेछ स्कुलहरू कतिको टाढा छ नि ए गाडीमै जान्छ ए अँ अँ त्यही लगाउँ भनेर कि सबैजनाले त्यो स्कुल राम्रो छ भन्दैछ तिमी यसो त्यहाँ पढ्दैछौ तिमीलाई पनि सोधेको नि नानी ए अच्छा अच्छा अन्त तिमी पिजी बसेर पढ्दैछौ कि रेन्टमा बसेर हौ ए पिजी बसेर उयो है वेदरहरू सबै ठिकै छ है त्यहाँको गरम शितल कस्तो छ कुनी शीतलै हुन्छ नि है त्यही त नानी बसेको पिजीमा एसो मेरो छोरीलाई पनि राख्थ्यो कि कति के छ कस्तो छ पानीहरूको सुविधा छ की छैन ए सुविधै छ है अन्त त्यहाँ घर मालिक को छ आन्टी छ कि अङ्कल छ यसो कुरा गरिदिनु नि हौ मेरो पनि छोरीलाई राखौँ भनेर नि

तिमीहरू त साथी साथी हो एउटै रूममा बस्दा पनि हुन्छ नि हो यसो त्यही त फर्म कहिले निकाल्ने रहेछ निस्किने रहेछ मलाई यसो निकाल्नु त मिल्दैन होला है नानी तिमी गएर ए अच्छा अच्छा ए भनेपछि स्कुलमा टिचरहरूसँग कुरा गर्नु पऱ्यो आएर नि ए हुन्छ त्यही सोध्नुको लागि नि बहिनी बहिनीलाई ए नानीसँग त यसो मेरो छोरी पनि मिल्छ हो